हजुर अँ तपाईँलाई कुन मिठाई चाहि एको मिस्टी त दुई सौ रुपियाँ केजी छ तपाईँको जुलापी पनि त्यति नै हो हो अन्त खुर्माहरू पनि छ सुक्खामा तपाईँलाई कुन चाहिँ चाहिएको छ अलिअलि मतलब अब कति चाहिएको छ तपाईँ आउनु सक्नुहुन्छ कि फोनबाटै मँगाएको हो कि आएर त्यति बेला हेर्नु नि तपाईँलाई कुन चाहिँ चाहिएको छ त्यही लाँदा भयो म मिलाएर दिन्छु नि कति चाहिन्छ अन्त तु तु के तपाईँ केजीबाट लानुहुन्छ कि ऊ अँ कम्ती कम्ती लानुहुन्छ कि प्याकेटमा हुन्छ कति चाहिन्छ छिटै आउनुहोस् ल म यहाँ फेरि बनाउनु पनि लागानुपर्छ कि तपाईँ आउँदाखेरि मलाई पहिले फोन गरेर भन्नु नि हुन्छ